हेलो भन्नुहोस् म त अहिले तपाईँको मार्केटमा सपिङ गर्दैछु अहिले भन्नुहोस् न हजुर मैले पनि होइन म त तपाईँको अहिले अस्तितिर तपाईँको यो मनसुन सिजनले गर्दाखेरि यतियति उयो पानीहरू परेर चाहिँ गएको थिइनँ तपाईँको कि अब अहिले त वेदरहरू ठिकै छ वेदर र ठिकै छ सायद अब भोलि मन्डेदेखि जाँदा हुन्छ होला तपाईँ भ्याउनु हुन्छ मन्डेदेखि

हजुर हजुर हजुर त्यहीँबाट हामीले मन्दिर दर्शन गर्दा पनि हुन्छ बिहान बिहान हजुर होइन हजुर हजुर होइन अहिले फेरि के के भएको छ भन्दाखेरि मान्छे अलिक लेथर्जिक भएको छ कि तपाईँको त्यो घरमै बसेर जिउहरू पुरा प्रोब्लम हुन्छ गाडीकै गाडीकै सबै गाडीले अन्त बाइक भइरहेको छ मान्छेहरूमा त्यो एउटा उयो नै छ यहाँ तपाईँको त्यो हिँड्ने बानी नै हराइसकेको छ त्यो भएर पनि मैले पनि बेटर चाहिँ त्यही सोचेको थिएँ अस्ति मनसुन सिजन भएर चाहिँ गर्नु सकेको थिइनँ तपाईँलाई फोन चाहिँ गरौँ भन्दै थिएँ अन्त सायद मन्डेदेखि वेदर राम्रो भयो भने चाहिँ मन्डेदेखि जानु सक्नु जानुपर्छ होला हौ तपाईँ र म चाहिँ हजुर हजुर हजुर मोस्ट प्रोभाब्ली कति एक किलोमिटर दुई दुई अढाइ किलोमिटर त होला दुई तिन किलोमिटर गर्दा हुन्छ फाइभ थर्टी फाइभ थर्टी मर्निङ सिक्स जाँदा हुन्छ होला भेट्दा हुन्छ होला मर्निङ हजुर मर्निङमा मर्निङमा जाँदा मर्निङ सिक्स थर्टीमा जाँदा पनि हुन्छ या ना मर्निङमा दिन राम्रो भयो भने बेलुका हामी बेलुका गर्दा पनि हुन्छ वक त हो इभिनिङ वक गर्दा पनि हुन्छ हजुर हजुर हजुर हजुर हजुर इभिनिङ वक गर्दा पनि हजुर हजुर हजुर हजुर होइन अहिलेको टाइममा त छ सबै मान्छेहरू गाडीको गाडी गाडीको गाडी बाइकको बाइक गाडीको गाडी त्यसले गर्दाखेरि सबैलाई प्रब्लमै भइरहेको छ सुगर मेन चाहिँ अहिले सुगर प्रोब्लम भएको छ खायो बस्यो खायो बस्यो हजुर हजुर खासमा सुगर चाहिँ के त्यसले गर्दा खालि भएको छ जुन चाहिँ क्यालोरी हाम्रो त्यो फ्याट बन्द हुँदैन कि तपाईँको त्यो भएर चाहिँ घरमा बस्यो टिभी हेऱ्यो त्यो भएर चाहिँ गर्दाखेरि चाहिँ सुगर हुन्छ त्यो भन्दा बेटर चाहिँ अब एउटा वक वक गरेको राम्रो हजुर पहिला एक दुई दिन चाहिँ वक गरौँ एक दुई हप्ता वक गरौँ त्यसको बादमा हामीले अलिअलि जगिङ गर्दै रनिङ गर्दा पनि हुन्छ त्योहरू गर्दाखेरि बिहान र बेलुकाको वेदर चाहिँ एकदमै राम्रो छ दार्जिलिङको लागि चाहिँ हाम्रो लागि त्यो भएर मन्डे सायद बिहान वेदर राम्रो भएन भने इभिनिङमा जाँदा हुन्छ नभए बिहान जाउँ न त हामी अन्त हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ